मैले नाइकीको सपबाट एउटा जुत्ता मगाएको थिएँ त्यो जुत्ता चाहिँ मलाई साह्रै मन पऱ्यो अन्त त्यसको पेकिङहरू सबै अन्त केही डिफेक्ट थिएन जुत्तामा कलरहरू सबै एउटै जस्तो मगाएको थिएँ त्यस्तै आएछ अन्त डेलिभरी पनि टाइममै भयो अन्त मैले यसो त्यो जुत्ता यसो साथीहरूलाई देखाएँ होइन अन्त साथीहरूले पनि मन पराएछ त्यो जुत्ता अन्त मगाउँछु भन्दै थियो यस यही कम्पनीको नै मगाउँछ हरे किनकि यसको प्याकिङहरू सबै मज्जाको थियो टाइममा आइपुगे पनि जति टाइम दिएको थियो त्यति टाइममा पुग्यो जुत्ताको क्वालिटी पनि एकदम राम्रो छ सबै अरिजिनलै पठाउनु भएको छ मलाई त लाग्यो अरिजिनल भनेर डुप्लिकेट पठाउँछ जस्तो लागेको थियो तर जस्तो चाहेको थियो त्यस्तै आयो जुत्ता अझै पनि मलाई मन परेको छ दुई चारवटा जुत्ता अन्त त्यहाँबाट मगाउनु सक्छु म मेरो साथीहरूले त मगाउँछु मगाउँछु भन्दैछ हो एक दुई दिनमा मगाइहाल्छ होला तिनीहरूले पनि त्यसमा पनि डिफेक्ट भएन भने झन् राम्रै हो अन्त जतिको दाम पनि एकदम मज्जाको थियो होइन कम्तीमै पाएँ त्यस्तो सस्तोमै छ अन्त तपाईँको त्यो प्रोडक्टहरू पनि दाम्मी नै छ सबै अन्त जुत्ताको क्वालिटी त सबै मज्जाको छ तर लेस पनि त्यस्तै छ होइन अलिक लामो हुनु पर्थ्यो होला तर पनि मज्जाकै छ सबै कुरो जुत्ताको कलर त त्यस्तै थियो दुइटा तिन कलरमा मगाएको थिएँ तिन कलरमै आएछ ब्लू रेड ग्निनहरू मगाएको थिएँ अन्त सेम त्यही आएछ जुत्ता त मलाई साह्रै मनपऱ्यो मेरो साथीहरूलाई पनि मनपऱ्यो घरको मान्छेहरूलाई पनि मनपऱ्यो जत् अन्त सस्तोमै पायो झन मन परायो त्यति नै थियो भन्नु पर्ने अन्त तर फेरि म यताबाट मगाउनु सक्छु अन्त इस् यस्तो नि आओस् हरेक फिल्डमा त्यो भन्नसक्छु अन्त अन्त छ यति मात्रै भन्नु थियो हुन्छ थ्याङ्क यू